नमस्ते दाइ मलाई चिन्नुभयो मैले हिजो तपाईँको पसलबाट एउटा जुत्ता किनेको थिएँ नि हजुर हजुर त्यो सेतो अरे हजुर साह्रै त्यो राम्रो लाग्यो मलाई त अन्त घरबाट पनि मेरो परिवारले मलाई सुहाउँदो रहेछ भन्यो अनि मेरो साथीहरूले पनि साह्रै असाध्यै मनपरायो त्यसै कारण म फेरि आज तपाईँको पसलमा आएको छु अन्त मलाई अर्को पनि यस्तै खालकै तर अर्कै रङमा देखाउनुहोस् न छ होला तपाईँकोमा हुन्छ दाइ यो मलाई यो रङ भएको साह्रै मनपऱ्यो कि सुन्नुहोस् न दाइ के भन्छ मेरो साथीहरूले नि यो मन पराएको खण्डमा उनीहरू पनि तपाईँको पसल कहाँ छ भनेर सोद्धै थियो त्यस कारणले म उनीहरूलाई भनिदिन्छु है हुन्छ